मैले चाहिँ चराहरू ठुल्ठुलो चराहरू चाहिँ हेरेको छुइनँ यतै गाउँकै चराहरू चाहिँ हेरेको छु घरतिरको पनि हेरेको छु चराहरू त्यो पनि सानसानो हेरेको छु ठुल्ठुलो चाहिँ हेरेको छुइनँ ठुल्ठुलो चाहिँ मैले हेरेको हो टिभीमा मात्रै हेरेको हो गाउँतिर चाहिँ हेरेको छैन गाउँतिर मुजुरहरू ढुक्कुर भयो मुजुर भयो रुप्पी भयो भङ्गेरा भयो अरू कबुतर भयो अरू चिल भयो अनि कबुतर बकुलाहरू यस्तो चराहरू चाहिँ हेरेको छु त्यो ठुल्ठुलो अब ठुल्ठुलो हुन्छ नि अब यो ठुल्ठुलो उयो चोच भएको चराहरू चाहिँ हेरेको छैन टिभीमा मात्रै हेरेको छु अनि अनि गाउँतिर चाहिँ देखिबस्छ त्यो सानसानो चराहरू चाहिँ ठुल्ठुलो चाहिँ म उता टाढटाढो गएको पनि छुइनँ हेरेको पनि छुइनँ गाउँतिर मात्रै हेरेको त्यो पनि सानसानो चरा ठुल्ठुलो हेरेको छुइनँ चराहरू चाहिँ अनि त्यत्ति मात्रै चराहरू हेरेको छु चराहरू गाउँको हेरेको छु त्यो रुप्पीहरू चाहिँ हेरेको छु टाढटाढोको चराहरू चाहिँ हेर्न पाएको छैन फोनमै हेरेको छु जस्तै टिभी फोन भयो ल्यापटप भयो त्यस्तोतिर चाहिँ हेरेको छु अनि टाढटाढो चाहिँ हेरेको छैन टाढटाढोको चराहरू चाहिँ गाउँको चाहिँ हेरेको छु त्यति मात्रै हो